ए है हाम्रो गाउँ हाम्रो गाउँ हाम्रो गाउँमा चाहिँ है उयोमा चाहिँ गाउँबस्तीमा चाहिँ है राम्रो राम्रो होम होमस्टेहरू छ है जसमा कि टुरिस्टहरू आएर है आफूले अब पहिला त आफूले घाँस काट्नुपर्थ्यो के सब्जी उब्ज उब्जन गरेर आफ्नो घरलाई उयो गर्नुपर्थ्यो है आफ्नो घरको लागि अब उयो उयो हुन्थ्यो अब मतलब अब त्यो सब्जीहरूबाट इन्कम तर अहिले हामी त्यस्तो दुःख गर्नुपर्दैन किनकि आफूले होमस्टेको कारणले गर्दाखेरि है आफूलाई अलिक राम्रो उब्जनी छ फाइदा छ